प्रथम कुरो माछा मार्नु जाँदाखेरि है मैले बोक्ने भनेको नै एउटा जालो हो है जालो अनि खाने एउटा अघि नै भनि सकेँ खाद्य पदार्थ है एउटा बोक्ने बोक्नुपर्छ अनि त्यहाँदेखि बोक्छु वा कति माछा मार्नु भनेदेखिलाई एउटा तपाईँको ठुलो खोला है एउटा सानो खोलाको एउटा उयो हुन्छ आफ्नो आफ्नो तरिकाले हामीले आफ्नो आफ्नो तरिकाले जाने गर्छौँ र ठुलो खोलामा माछा मार्नु जाँदाखेरि हामीले एउटा के अरे बल्छी है बल्छीहरू बोकेर जाने गर्छौँ एउटा जाल भन्छ माछा मार्ने जाल बोकेर जानेगर्छौँ र ठुलो खोलाको आफ्नै तरिका छ र सानो खोलामा माछा मार्नु जाँदाखेरि हामीले कति प्राय हामीले पोइजनहरू लगेर जानेगर्छौँ जस्तो कडकुसहरू भयो चुना भयो सुफाला भयो है हरेक इत्यादि बोकेर यसको माछा मार्ने एउटा पोइजनहरू बोकेर जान्छौँ र कति प्राय हामीले माछा मार्दाखेरि एउटा हम्बरले पनि एउटा डर ढुङ्गामा हिर्काएर त्यसको कानको जाली फुटाएर मारेर खाने पनि गर्छौँ र कति हामी दुवाली फर्काएर पनि त्यलाई खाने एउटा प्रयोग गर्छौँ र हामीले कुरै गर्नुपर्दाखेरि हामीले म एउटा मैले कुरा गर्नुपर्दाखेरि हामी म चाहिँ हप्तामा महिनामा एकदिन है त्यस्तै पिकनिकहरू देखिको लिएर एउटा रमाइलो गर्नु मात्र जाने एउटा गर्छु र मेरो सदादिनको लागि चाहिँ मैले बिताएको छुइनँ